हेलो ए तपाईँ दार्जिलिङबाट बोल्नु भएको ए म यता उयोबाट आएको ऊ यसबाट आएको थिएँ कि उयो त्यहाँनेर त्यो दार्जिलिङ त्यो टिहरूको बारेमा पुरा सुनेको थिएँ नि त टी गार्डन त्यो त्यस्तो उयोहरूको बारेमा के कल्चरहरू टी गार्डनहरूको बारेमा अनि यसो उयो अब यस्तो यसो उयोहरू खोज्दा चाहिँ अब तपाईँको उयो भेटेँ नि त नम्बर उयो पाएँ नि त हो अनि अनि चाहिँ त्यहाँनेर आऊँ भनेको नि त कि म चाहिँ उयो गरे चाहिँ अनि कस्तो खाले उयो रहेछ हौ तपाईँको त्यो उयोमा त्यहाँनेर दार्जिलिङमा ए हजुर हजुर हजुर

हजुर

ए हजुर ए होइन अस्तिदेखि उयो गर्दै थिएँ कि प्लान गर्दै थिएँ यसै त्यहाँ दार्जिलिङमा भन्दै थिएँ कि त्यही त्यो अब टी गार्डनहरू हेर्नको लागि अन्त चाहिँ त्यही भएर त्यहाँनेरि यसो बुझ्दा चाहिँ तपाईँको नम्बर पाएँ मैले हो अनि चाहिँ म चाहिँ उयो आऊँ भनेको नि त त्यहाँनेर चाहिँ एज ए टुरिस्ट

दार्जिलिङको टी चाहिँ कति फेमस छ हौ त्यहाँनिर चाहिँ अन्त उयो त्यही अस्ति उयो गरेको थिएँ कि अनि त्यही खोज्दा पाएको थिएँ नि त अन्त तर तर त्यस्तो उयो त थाहा छैन नि त मलाई चाहिँ त्यस्तो अब उयो त्यस्तो दामी छ त्यहाँको दार्जिलिङको त्यस्तो उयो भनेर चाहिँ कि त्यही भएर चाहिँ ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ म राखेँ ल हुन्छ हुन्छ हुन्छ धन्यवाद